हेलो अमितज्यू कस्तो हुनुहुन्छ अमितज्यू तपाईँ चौरस्ता जानुहुँदैछ वाकको निम्ति ए म पनि बिमार भएर हेर्नुहोस् न दुई तिन दिन म चौरस्ता जानु पाइनँ है र यसो हेल्थको लागि पनि हेल्थ कन्सियस हुनुपर्यो मेरो त सुगर पनि अलिकति बढेछ है र बिहान बिहान साथ हुन्छ हामी चौरस्ता वाकको निम्ति एउटा सल्लाह लिउँ न बिहान कति बजी उठ्छ क्लाइन्ट हजुर हामी खाने त ल्याउँ न त फल हामीले साढे पाँचको नि साढे पाँचमा अँ साढे पाँचमा हामी क्लब साइडमा भेटौँ है अन्त क्लब साइडमा भेटेर सँगै जाउँ न त म पनि साढे पाँचमा रेडी भएर पनि पर्सिदेखि जाउँ सर हुनु त मेरो पनि एउटा ट्रेक सुट किन्नुपर्ने नै भएको छ जगिङको निम्ति कि तपाईँले भनेपछि मन्दिरदेखिको जाउँ हामी है अन्त सपिङको लागि

गोजीमा पैसा त अब हुनैपर्यो अलिकति आफ्नो हेल्थको लागि खर्च त गर्नैपर्यो है खर्च नगरी त हुँदैन यस्तो सस्तो दामको एउटा ट्रेक सुट किनौँ है जगिङको निम्ति त अस्ति खादिम्सबाट मैले स्पोर्ट सु किनेको छु र त्यो मैले लगाएको पनि छुइनँ तपाईँको पनि

हेल्थ कन्सियस हुनैपर्यो मेरो पनि सुगर बढेर हेर्नुहोस् न अन्त अन्त अब हामीले अब उमेर पनि ढल्किँदै गयो है र एक्ससाइज अलिकति अब नियमित रूपमा हामीले व्यायाम गर्यौँ भने चाहिँ हाम्रो शरीर पनि स्वास्थ्य रहन्छ अब डक्टरलाई दिने फिस बरू भन्दा आफै खानापिनामा त्यो ध्यान दिएर है त्यो गर्नुपर्छ हामीले है आफ्नो स्वास्थ्यलाई चाहिँ एकदमै राम्रो ठिक राखौँ न है हामी दुईजना अब छिमेकी पनि पर्यौँ दुईजना साथीभाइ पनि हुन्छ कुरा पनि मिल्छ बाटोमा बात पनि मार्ने साथी पनि हुन्छ हिँडेको आफूलाई पत्तो पनि हुँदैन है हवस् हुन्छ भनेपछि सोमवारदेखिको हामी पक्का जाउँ है है हवस् हुन्छ धन्यवाद धन्यवाद हुन्छ